दार्जिलिङ जिल्लामा स्वास्थ्य सेवाको व्यवस्थाको बारेमा भन्नु पर्दाखेरि अहिले घरी हाम्रो क्षेत्रमा उ उप स्वास्थ्य केन्द्रले अब ग्रामीण क्षेत्रमा सेवा पुर्याइरहेका छन् साधारण साधारण बिमारीहरू है जोरो खोकी मार्गी प्रेसर प्रेसरहरू जाँच गराउने के अरे मधुमेह जाँच गराउने अनि अन्य किसिमका सुविधाहरू हाम्रो क्षेत्रको उप स्वास्थ्य केन्द्रले उपलब्ध गराइरहेका छन् भने त्यस पछि खन्डस्तरीय प्राथमिक स्वास्थ्य केन्द्रहरूले पनि एउटा सेवा पुर्याइरहेको छ र यस क्षेत्रबाट अब कसै बिमारीहरू त्यस्तै बिमारीहरू साह्रो गाह्रो परेको खन्डमा खन्डस्तरको वा प्राथमिक स्वास्थ्य केन्द्रमा लाने गरिन्छ र साधारण रोगहरू छन् भने त्यही स्वास्थ्य केन्द्रमा बिमारीहरू ठिक भएर पनि आउँछन् यदि त्यस स्वास्थ्य केन्द्रमा पनि अब बिमारीलाई निकै साह्रो पार्यो भने निक्कै गाह्रो भयो भने त्यस स्वास्थ्य केन्द्रमा कतिवटा व्यवस्था उपलब्ध भएन भने अब डाक्टर उपलब्ध छैनन् भने त्यहाँबाट बिमारीलाई तुरन्तै जिल्लास्तरीय अस्पतालमा अस्पतालमा लगिन्छ अथवा सदर अस्पतालमा लगिन्छ र त्यहाँ त्यहाँ बिमारीलाई एउटा भर्ती गराइन्छ र धेरै बिमारीहरू त्यहाँबाट निको भएर आउँछन् तर अब धेरै साह्रो साह्रो बिमारीहरू जस्तै अब मुटुको एउटा शल्य चिकित्सा गर्नु पर्दाखेरि अथवा मृगौलाको शल्य चिकित्सा गर्नु पर्दाखेरि अथवा त्यस्तै प्रकारले अन्य विभिन्न प्रकारको एउटा स धेरै साह्रो साह्रो रोगहरूको उपचारको निम्ति चाहिँ यहाँबाट दार्जिलिङ क्षेत्रबाट सिलगडी नै लानु पर्ने एउटा अवस्था छ र विशेष गरी यो क्षेत्र क्षेत्रमा हाम्रो क्षेत्रतिर एउटा व्यवस्थाको कमी छ एउटा त्यो एम्बुलेन्स एम्बुलेन्स यहाँ छैन यो क्षेत्रमा हुन त यो एउटा डिपार्टमेन्टले अथवा विभागले एउटा स्वास्थ्य विभागले उपलब्ध गराउनु पर्ने हो तर यो मलाई लाग्छ एम्बुलेन्सको कमी एकदम यहाँ छ किनभने आ आफैले गाडी गरेर लानु पर्ने हुन्छ बिमारीहरूलाई र रै पनि भन्नु पर्दाखेरि अब क्षेत्रीय समुदायको आवश्यकतालाई अब जसो तसो पुरा गर्ने काम भइरहेको छ र अब कतिवटा सहुलियतहरू है एउटा छैन पेथोलोजिकल लेबोरोटेरीहरूको कुरा धेरै कम छ भनौँ र अघि भने जस्तो निकै साह्रो गाह्रो पार्यो भने चाहिँ बिमारीहरूलाई दार्जिलिङ क्षेत्रबाट चाहिँ अन्य क्षेत्रमा अथवा सिलगडीदेखिको अन्य क्षेत्रमा लानु पर्ने अवस्था छ नत्र भए सानो तिनो साना तिना बिमारीहरू यता नै ठिक हुने गरिन्छ अनि समय समयमा जिल्लास्तरीयबाट अथवा खन्डस्तरीयबाट अथवा उप स्वास्थ्य केन्द्रबाट पनि विभिन्न रोग सम्बन्धी जानकारीहरू गराइन्छ खोपहरू लगाइन्छ र यसरी सेवाहरू पुर्याइरहेका छन्